हेलो हेलो म रेखा बोलेको कि लक्ष्मी स्टोर हो ए होइन मलाई समि सामान चाहिएको थियो कि त पूजा लगाउनु पऱ्यो भनेर नि सामानहरू छ फ्रुटहरू ए कसरी किलोहरू छ मौसमी एप्पल दारिम सुन्तलाहरू छ ए ए मलाई चाहिएको थियो कि अलिअलि मिलाइदिनुहोस् न त ए चाहिन्छ र नि त्यही त दोकानमा चाहिँ यसो सोधिराखेको नि अब मलाई चाहिएको छ कि पूजामा अलिक मिलाइदिनुहोस् न कति कति जस्तो गरेर मिलाइदिनुहुने हौ एप्पल कसरी किलो यसो दिनुहुन्छ दिनुहुने ए मलाई एप्पल सुन्तला मौसमी दारिम सबै कुरा मिलाएर उयो गरेर लान्छु नि म सामानहरू अब पाँच किलो जस्तो एप्पल चाहिएला लाक लाक लान्छु सुन्तला उयो बयरहरू लान्छु खरबुजा त्यसको मिलाइदिनु सक्नुहुन्छ ए हुन्छ अन्त कहिलेतिर आउनु मेरो पूजा भोलि पर्सि दिन पर्सि दिन छ कि अन्त चाहिएको छ र नि भोलितिर आउँदा हुन्छ ए अँ हुन्छ म गाडी लिएर आउँछु नि पूजाको सामान ल्याउनु